म अब घरमा बारीहरूतिर काम गर्दा चाहिँ एकदमै अब लोकगीतहरू चाहिँ होइन राई गीतहरू चाहिँ सुन्ने गर्छु नेपाली गीतहरू हिन्दी गीतहरू त्यस्तोहरू चाहिँ सुन्ने गर्छु प्रायः काम गर्दा अनि लोकगीतहरू चाहिँ अब हाम्रो यता गाउँठाउँतिर अरूहरूले चाहिँ सुन्ला तर अब म चाहिँ सुन्दिनँ त्यसरी अब म चाहिँ सुन्दिनँ त्यस्तोहरू म चाहिँ प्रायः राई गीतहरू सुन्ने गर्छु मलाई धेरै मन पर्छ त्यस्तो गीतहरू काम गर्दा एकदमै मजाले जोसहरू दिन्छ काम गर्नु पनि मजा लाग्छ त्यसरी चाहिँ गीतहरू सुन्दै चाहिँ एकदमै